हेलो औ रोशन भाइ के हौ फोन पनि उठाउँदैन त अन्त कतिपल्ट गरिसकेँ कल तिमीलाई मैले अब तिमीलाई मैले साढे सातमै बोलाएको अब हेर त टाइम कति भयो हेर त हँ हेर त टाइम अन्त यसरी चाहिँ ढिलो गरेर हुन्छ साढे सातमा बोलाएको अब आठ पन्ध्र भइसक्यो हेर त सोच त अन्त तिमीले अघि समयरा बजार आइपुगेँ भनेको त अन्त त्यहाँदेखि यहाँ आई आइपुग्नु त पन्ध्र मिनट त लाग्छ नि अन्त के हो कति साह्रो ढिलो गरेको त्यत्रो भनेको म मिटिङ जानुपर्छ अफिसमा पुग्नुपर्छ थाहा छैन तिमीलाई त्यति पनि हँ त्यस त्यस्तो हो भने त के तिम्रो गाडी भन्ने थिइनँ त म अर्को गाडी थुप्रो पाउँछ त अरू गाडी पनि छ नि थुप्रो अरू नै गाडी भन्छु नि भन्थेँ त म अन्त के हो त्यस्तो किन त्यस्तो खेलाइँची गरेको भ्याउँदैन भने त भ्याउँदिन भन न किन त्यस्तो गरेको कि फोन उठाउनु छैन हो अब साढे सातमा बोलाएको कति भइसक्यो हेर त छिटो गर्नुपर्दैन कि तिम्रो तिमीलाई जानु मन छैन जानु मन छैन भने भन सिधै भन भ्याउँदैन भने भ्याउँदिन भन त्यसो गर्नुहुँदैन मेरो अफिस आवरको टाइममा मिटिङ छ भनेर त्यत्रो सुन्दैनौ तिमी हँ त्यसो नगर त तिम्रो गाडी म अब चलाउँदिनँ म रा यो के भन्छ तिमी तिमी फर्क हुँदैन अब तिमी पन्ध्र मिनट लाग्ने लाग्छु भनेर तिमीलाई आधी घन्टाभन्दा धेर लगाइसक्यौ त्यहीँको त्यहीँ आउनुको लागि दस मिनट लाग्छ पन्ध्र मिनटै मैले मानिलिएँ दस मिनट लाग्ने ठाउँमा पन्ध्र मिनटै मानिलिएँ तर तिमी आधी घन्टाभन्दा बेसी भइसक्यो कि अब तिम्रो गाडी चाहिँ म क्यान्सल गर्दैछु हो मन नदुखाऊ अब अबदेखि आइन्दा चाहिँ नि तिम्रो गाडी चाहिँ नि म जिन्दगीमा म भन्दिनँ बुझ्यौ यस्तो चाहिँ ब्योहोरा नदेखाउनु मसँग बुझ्यौ जाँदैनौँ भने जाँदिनँ भन्नु ल राखेको अ अब तिमी नआउँदा पनि हुन्छ